मैले चाहिँ बिरुवाहरूको कुरा गर्नुपर्दाखेरि धेरै जसो चाहिँ म ठुलठुलो बिरुवाहरू अथवा रुखहरूकै लाउने गर्दछु र हरियाली किन भन्दाखेरि जति रुख हामीले जुत जति हामीले रुखको निरीक्षण गऱ्यौँ है जति रुखलाई हामीले सुरक्षा गर्नु सक्यौँ रक्षा गर्नु सक्यौँ त्यति नै हामीले फ्रेस एयर अथवा शुद्ध हावाहरू पाउन सक्छौँ है मान्छेलाई सास लिन कुनै तकलिफ हुँदैन अथवा यो बढ्दै गरको कार्बनडाइअक्साइड जुन चाहिँ कालो धुवाँहरू भनिन्छ है त्यसले मान्छेलाई नानाथरीको लङ्ग्समा इफेक्ट पारिरहेको छ है सानै उमेरदेखिको रोग त्यो त त्यो त कारण किनकि हाम्रो हावा पानी शुद्ध छैन है धेरै प्र धेरै प्रकारको यस्तो फ्याक्ट्रिजहरू इन्डस्ट्रिजहरूबाट कारखानाहरूबाट कालो धुवाँहरू निस्किने गर्दछ र त्यसले हाम्रो यस यस एटमोसफियरमा धेरै असर पर्छ है ओजन लेयरलाई ओजन लेयरमा एउटा दुलो पार्ने काम गर्दछ अथवा त्यसमा होलहरू त्यसको घामको जुन चाहिँ तापमान अथवा घामको जुन चाहिँ किरण हुन्छ त्यो ओजन लेयरबाट सिधै अथवा प्रत्यक्ष रूपमा हाम्रो धरतीमा प्रकट हुन्छ र कुनै कुनै यसको लेयरहरूले यसको छापहरूले घामको किरणलाई रोक् नरोकिकन अथवा कुनै नचालिकन डाइरेक्ट धरतीमा आएको कारणले गर्दा मान्छेको मानिसको शरीर शरीरमा डाइरेक्ट यसरी भेटेको हुनुको कारणले गर्दा धेरैवटा यस्तो छालामा निक्लिने रोगहरू अथवा टाउको दुख्ने आँखा कमजोर हुने सानै उमेरमा विभिन्न प्रकारको रोगहरू निम्त्याउँछन् र त्यसै क त्यसकै कारणले गर्दा म चाहिँ धेरै जसो रुखहरको नै बिरुवाहरू लाउने गर्दछु र म सबैलाई पनि यहि आह्वान गर्न चाहन्छु कि रुखहरू चाहिँ काट्नुपट्टि होइन रुखहरूलाई बचाउन अथवा रुखको निरीक्षण गर्न रुखलाई अझै फैलाएर लाने नानाथरीकाको बिरुवा नानाथरीको रुखका बिजनहरू अथवा बिरुवा लिएर फैलाउने लगाउने पछि त्यही रुखले बढेर गएपछि हामीलाई धेरै राम्रो गर्छ अथवा शुद्ध हावा पानी हामी भेट्न सक्छौँ हाम्रो शारीरिक अथवा हाम्रो यो हेल्थमा पनि धेरै सुधार ल्याउने छ भन्ने मलाई लाग्छ है